हेलो औ किरन सुन् न सुन न के अरे मैले एउटा साडी किनेको थिएँ कि एमाजोनबाट त्यो साडी त कस्तो राम्रो रहेछ हो एकदमै राम्रो रहेछ एउटा बिहामा बोलाएको थियो नि तिमीहरूलाई नि बोलाएको थियो तिमीहरू आएन त म त गएँ त्यो साडी लाएर हो तिमीहरू किन नआएको अन्त त्यो साडीको क्वालिटी त यत्ति साह्रो राम्रो रहेछ कि अब त्यो साडीसँग अरू के के म्याचिङ गरेर के के लाउनु चाहन्छ त्यस्तोहरू पनि रहेछ हो एमाजोनको अन्त कस्तो राम्रो लाग्यो एकदमै राम्रो लाग्यो तिमीहरू लाएर आउनुपर्थ्यो तिमीहरू लाएर आएन अन्त अब तिमीहरूले पनि मगाऊ है अरू के के चिजहरू मगाऊ त्यो फेरि मैले घरमा ल्याएर धुनुको लागि हालेँ हो धुनु धोएँ अन्त धुँदाखेरि पनि केही पनि बिग्रेन कलरहरू पनि गएन केही बिग्रेन सबै राम्रो भयो हो एकदमै राम्रोसँगले जस्तो नयाँ थियो त्यस्तै बसिराखेको छ धुँ धुँदा पनि हो अनि तिमीहरूले पनि अब यस्तो अकेजनतिर लाउनुसक्छ अन्त त्यही कुरा भन्नुको लागि फोन गरेको मैले कि बात गरेको त्यसकै लागि अन्त तिमीहरूले पनि लिनु नि ल अन्त अब नेक्स्ट बिहामा चाहिँ अब त्यो साडीहरू लाएर आउनु है अस्ति त किन हो आएन ल एकदमै राम्रो फिडब्याक छ है ल